सुरज बोल्नुभएको हो ए तपाईँले त्यो हन्ड्रेड डेजको सुपरभाइजर गर्नुहुँदो रहेछ नि है सुन्नुहोस् न तलको त्यो सिँढी जुन चाहिँ हामीले लगेथेँ नि त्यो सिँढी अलिक भएन भन्दै छ हो तपाईँले चिन्नुभयो नि है म त्यसकै मेम्बर बोलेको विशाल क्या हो अनि त तलको त्यो गाउँलेहरूले त कम्प्लेन हिर्काइदिएछ कि भएन त्यो पैसा खाएर काम पनि राम्रो गरेन भनेर आम्मामाम अन्त के गर्नुपर्ने हो त्यसको लागि चाहिँ अनि त अब हन्ड्रेड डेजको जत्ति पैसा उस हुन्छ त्यो पनि सकिसक्यो है ए बिल पास भएको छैन अनि त अस्ति त्यो माथि उसले त बिल पास भयो भन्दै थियो त होइन त्यो यदि त्यो बिल पास हुन्छ र त्यो बजेटमा पुग्छ भने त त्यो तल सिँढी तलसम्म बनाइदिनुपर्छ होला हो त्यो अस्ति त कति पो ल्यायो त्यो सिमेन्ट त आमामामाम् आधी गाडीको कति लाग्यो त्यो पैसा त न भनेपछि निकै काटिएछ त कति काटियो पैसा तलबाट ढुङ्गा पनि त ल्याएको थियो हामीले होइन ढुङ्गा त कस्तो वा पो ल्याएको हो आम्मामाम हो त्यत्रो गरेर पनि अनि त गाउँको मान्छेहरू चाहिँ के भएको हामीले पो काँ राम्रो काम नगरेको जस्तो भन्छ नि हो अब त्यो त ए अब यसो उस गर्नुपर्छ होला अब त्यो काम चाहिँ अब किनभने अब त्यो कम्प्लेन हालिदियो भने त फेरि रड्डी हुन्छ हो त्यो कारणले गर्दाखेरि चाहिँ यदि बजेट पुग्छ भने चाहिँ अलिकति सिमेन्ट मगाइराखौँ हो त्यो अस्तिको तपाईँले क्यास ल्याउनुभयो कि बाँकीमा ए अनि त बलुवा चाहिँ ए बलुवा क्यासमा ल्याएको नि है ठिकै छ योपालि पनि अब यो सोच भयो भने चाहिँ अब त्यो कम्प्लिट गरिदिऊँ ल हामी ल अब तपाईँलाई त्यति नै भन्नु थियो हुन्छ राखेँ है म